ए यो मैना चिकन सप हो ए दिदी सुन्नुहोस् न मलाई पाँच किलो चिकन चाहिएको थियो कि अन्त आज हुनसक्छ होला ए भनेपछि के मलाई बेलुकासम्म मासु हुन्छ होला बेलुका मलाई पाँचहरू बजीतिर हुन्छ म तपाईँले के भन्छ ल्याइदिनु हुन्छ कि म ल्याउनु आउनुपर्छ हजुर मेरो यता एनबियुको होस्टलमा हो कि हजुर हजुर हजुर मलाई यो के भन्छ हजुर हजुर ए हुन्छ हुन्छ अन्त पैसा चाहिँ तपाईँलाई क्यासमा दिनुपर्छ कि गुगल पेहरू गर्दा हुन्छ होला ए हजुर हुन्छ भनेपछि मलाई मासु चाहिँ अलिकति हड्डी भएको अन्त अलिकति नरम खालकै ल्याइदिनुहोस् न पाँच किलो जसोतसो मिलाएर जस्तै भए पनि हजुर जस्तै भन्दा पनि यो खुट्टाहरू चाहिँ नहालिदिनु होस् होला हजुर हजुर हुन्छ हुन्छ हुन्छ त्यसो गरिदिनुहोस् न भनेपछि हुन्छ ए सोह्र सौ साठी अलिकति कम्ती गर्दा हुँदैन कति हो मुल तै ए हुन्छ हुन्छ त्यसो भए हजुर हुन्छ हुन्छ अर्डर गरिदिनुहोस् है हजुर मेरो यही नम्बरमा कल गर्दा हुन्छ तपाईँले उयो मासु बनाएर सकेपछि मलाई कल गर्नुहोस् न एकपल्ट ल्याउनु कि तपाईँले ल्याइदिनुहुन्छ भनेर हजुर मेरो नाम चाहिँ दिप्ती हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ धन्यवाद दिदी